हाम्रो देश भारतमा ठुल्ठुलो हस्पिटलहरू छ जस्तै एमस् हस्पिटलहरू जस्तो छ तर यसमा जुन स्वस्थ्य सेवाहरूमा एकदमै सरकारले त प्रयोग गर्दछ तर सरकारले गरेको चिजहरू चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ आइपर्दैन तर जुन समयमा कोभिडको महामारी थियो त्यो समयमा चाहिँ सरकारले एकदमै राम्रो कार्य गऱ्यो एकदमै राम्रोसँग ग्रामीण क्षेत्रमा पनि त्यो कुराहरू आइपुग्यो जुन फ्यासिलिटिजहरू कोभिडको समयमा भ्याक्सिनको फ्री अफ भ्याक्सिनहरू दियो सित्तैमा निःशुल्क भ्याक्सिनहरू दियो त्यसले गर्दाखेरि चाहिँ स्वस्थ्यमा चाहिँ त्यतिखेर चाहिँ एकदमै तर अहिले फिलहाल फेरि हाम्रो यो अहिले प्रेजेन्ट कुरा गर्दाखेरि चाहिँ अहिले चाहिँ हाम्रो स्वस्थ्य सेवामा दबाईपानीहरू एकदमै राम्रो दिएको छैन चिकित्सा एकदम डक्टर राम्रो छैन हाम्रो विशेष ग्रामीण क्षेत्रमा डक्टरहरू राम्रो पाएका छैनौँ हामीले